हेलो हजुर हो त हजुर हजुर ए हजुर कहाँनिर होला एड्रेस हजुर हजुर भ्याउँछु त तपाईँको वन डेको अब टाइम हेरी हेरी हुन्छ है तपाईँको के भन्छ टिम लिएर आउनु या अब दुई तिनजना आउनु या आफ्नो टिमै आउनु या सिङ्गल आउनु हुन्छ है अनि तपाईँको त्यसमा अब ज्यादा लाग्दैन हौ बजेट जस्तै तपाईँको थर्टी थाउजन जतिको लाग्छ होइन हजुर

हजुर त्यो त भइहाल्छ कि तर तपाईँ भन्नुहोस् न त्यो टिम लिएर आउनुपर्छ कि तपाईँको टिमको हो भने चाहिँ आलिकति महँगै पर्छ हो अन्त दुई तिनजना जस्तो आयो भने चाहिँ तपाईँको थर्टी थाउजन पर्छ हजुर हजुर टिमै अपोइन्ट गऱ्यो भने चाहिँ आलिकति ज्यादा पर्छ है हजुर

हजुर

तपाईँ फोर्टीहरू दिनुहोस् न है हजुर ए हुन्छ होइन सुन्नुहोस् न कति लामो जतिको भिडियो चाहिँ चाहिन्छ तपाईँलाई जस्तै हुन्छ नि दस मिनटको चार मिनटको या फुल भिडियो हुन्छ नि हजुर सर्ट फिल्म भन्नु भयो है हजुर हजुर तपाईँको प्रि वेडिङ पनि गरिदिनु प्रि वेडिङ पनि गरिदिनु है ए हुन्छ हजुर सुन्नुहोस् न ठाउँ हेर्नु भएको छ अन्त तपाईँले

के भन्छ अब तपाईँको म म्यासेज गर्छु कि तपाईँलाई अन्त त्यो म ठाउँ हेरेर तपाईँलाई भन्ने भन्छु नि है हजुर वाट्सएपमा सेयर गरिदिनुहोस् कि अन्त सुन्नुहोस् न टिमै लिएर आउनु पो भन्नुभयो है तपाईँले टाइम चाहिँ कति बजी मतलब क

हजुर हजुर हजुर हजुर ए उयो त कहिले पो छ भन्नुभयो तपाईँले म्यारेज त ए हजुर सात तारिक है हुन्छ म टिमसँग सल्लाह गरेर तपाईँलाई फोन गर्छु नि है हुन्छ